मलाई चाहिँ अब सिक्किम मनपर्छ किनभने सिक्किमको मान्छेहरू चाहिँ नेपाली नै बोल्छ होइन अब हामी जस्तो अन्त चाहिँ अब त्यतानिर चाहिँ अब दामी दामी पाहाडहरू हुन्छ अब भ्युजहरू दामी दामी देख्छ होइन अन्त चाहिँ त्यताको मान्छेहरू पनि राम्रो राम्रो हुन्छ त्यसै कारण चाहिँ मलाई त्यता त्यो सिक्किम मनपर्छ